हजुर मलाई यादगार जब म कुनै पनि स्टेजमा जान्थे त्यहाँ मलाई माइक्रोफोन समात्नु मलाई पुरा डर लाग्थ्यो म त्यो त्यो समय यादगार रहन्थ्यो कि ए त्यो माइक्रोफोन समाते पछि मलाई पुरा डर लाग्थ्यो समात्नु नसक्ने बोल्नु नसक्ने थिएँ तर आज म बोल्दा बोल्दै मेरो डर हराउँदै गयो डरसँग म जित्न सक्ने क्षमता मेरोमा आ आयो किनकि आज म स्टेजमा गएर अलि अलि भए पनि बोल्न सक्ने मेरोमा क्षमता छ र त्यही क्षमताले गर्दा आज मैले डरसँग जित्ने साहस मेरोमा भयो